गाँउमा काम गर्ने केटाहरूले अब त्यो गाँउमै खट्ने केटीहरू पाउनु चाहिँ अहिलेको समयमा चाहिँ निकै धेरै धेरै निकै भन्दा पनि धेरै साह्रो लाग्दैछ मलाई चाहिँ अहिले त केटी मान्छेहरू त्यहाँ अलिकिति घाँस काट भन्यो भने अबुई हुँदैन मेरो नङ भाँच्चिन्छ नङ बिग्रिन्छ के हुन्छ हात काटिन्छ के के के याङ याङ याङ गर्छ अब पहिलामा पो मान्छेहरूले घाँस काटेरै गाई बाख्रा पालेरै गरि खान्थ्यो अहिलेको केटीहरूले कहाँ सक्छ र त्यहाँ अलिकति घरमा खाना पका भन्यो भने खानै खाँदिन खानै पकाउदिनँ भन्छ यस्तो समयमा चाहिँ अब गाँउ बस्तीमा गरि खाने केटी चाहिँ पाउनु चाहिँ निकै साह्रो छ अहिलेको केटाहरूले खोइ केटी पनि पाउँला कि पाउँदैनन् जस्तो लाग्छ हौ मलाई बेला बेला त पाउँदैन अहिलेको केटाहरूले केटी पाउँदैन सबैजना बुढो कन्ये भएरै खुस्केर जान्छ केटाहरूले केटी पायो भने पनि त्यही ओइ यहाँ आइज काम गर खोइ घरमा पैसा ल्याएको यस्तो खाले भन्ने केटी पाउँछ जस्तो लाग्छ झन खोइ हाम्रा साथीभाईहरू त त्यस्तै त्यस्तो छ पाउँछ कि पाउँदैन बिहे पनि गर्दैन जस्तो छ केटाहरूको गति हेर्दाखेरि कुनदिनदेखि केटाहरू पनि बाटोतिर पानीको गाडी कुदाउँदै गरेको देख्नु पर्ला जस्तै लाग्दैछ मलाई चाहिँ खोइ बस्तीका केटा हाम्रै अब बस्तीका केटाहरू पनि बस्तीमा बस्न मान्दैन सक्दैन पनि गरि खान बस्तीमा पहिलाको जस्तो पहिलाकोहरूले खटेर खटेर जस्तो गर्न सक्थ्यो अहिलेकाहरूले त्यति खट्न पनि सक्दैन बस्तीमा त त्यति गरि खान पनि सक्दैनन् अहिलेको केटाहरू अहिलेको युथहरूले अब छ होला एक दुईजना सक्ने सक्नेहरू छ होला छ होला अब एक दुईजनाले एक दुईजना छ होला अब सलिड त अब त्यस्तो अब खट्ने त्यस्तो खालका छैन अब एक दुईजना चाहिँ छ अब खट्ने गरिखाने